र खेलकुद खेल्नाले गाउँ घरका मान्छेलाई धेरै फाइदा पुऱ्याएको छ र यो प्रायः खेलकुद हामी पाहाडी इलाकामा न अक्टोबर नोभेम्बरदेखि लिएर डिसम्बरसम्म खेल्ने गर्छौँ र अरू अरू दिनहरूमा त्यति हाम्रो यो पाहाडी इलाकामा उचित छैन कारण सोचेजस्तो हामी मौसमहरू राम्रो पाउन सक्दैनौँ यो हिल एरियामा त्यसले गर्दाखेरि अक्टोबर नोभेम्बर डिसम्बरको महिना चाहिँ एकदमै हाम्रो गाउँको गाउँ घरका मान्छेहरूलाई खेलकुदको एकदमै जरुरी छ र यो तिन महिनाको अन्तरालमा खेलकुद खेल्नाले हाम्रो शरीर पनि एकदम राम्रोसँग काम गर्ने गर्छ कारण अक्टोबर नोभेम्बर डिसम्बरको महिनामा त्यसै जाडोको कारणले गर्दाखेरि हामी चिसोपन मै महसुस गरिरहेको हुन्छौँ र यो खेलकुद खेल्ना खेल्नाले हामी हाम्रो यो चिसो मह चिसोपनलाई केही हदसम्म हामी दूर गर्न सक्छौँ